हजुर हजुर के लानु हुने

हजुर हजुर हजुर कुन चाहिँ मिठाई होला

हजुर हजुर सबै पाउँछ त हजुर हजुर हजुर ए हजुर सबै पाउँछ अब कहिले कति तारिकको लागि ए हजुर अहिले अब केजीको चाहिँ हेरी हेरी छ दुई सयदेखि उँभोको छ केजीहरूकोमा अन्त तपाईँहरूले अब कुन चैँ क्वालिटीको लिनुहुन्छ अनि म त्यसमा मिलाएर पनि तपाईँलाई दिन्छु नि अब अलिक धेरै नै लानु भयो भने अलिक उयो गरिदिन्छु डिस्काउन्ट गरिदिन्छु हो अन्त मिलाएर म दिन्छु नि ड्राई केकहरू चाहिँ त्यो पाउन्डको हिसाबमा पनि हुन्छ अन्त त्यो मिलाएर दिन्छु म पचास हजुर पचास उयोदेखि उँभोको छ हजुर हजुर एकदमै हजुर हजुर हजुर हजुर हजुर हुन्छ त्यो त भइहाल्छ नि आउनुहोस् न कति बजीतिर आउनुहुन्छ त्यो अगाडि अब ड्राई केकहरू त बनाउनु पऱ्यो हो त्यो अन्त भन्नुहोस् न ए हुन्छ हुन्छ हजुर हजुर हुन्छ हुन्छ आउनुहोस् न म एकदमै रेडी गरेर राखिदिन्छु हुन्छ